मैले चलचित्र वा टिभी कार्यक्रमहरू हेर्न नेटफ्लिक्स वा प्राइम जस्ता स्ट्रिमिङ सेवा प्रयोग कहिलेकाहीँ गरेको छु र गरेको छु र यसलाई परम्परागत केबल वा सेटलाइट टिभीसँग कसरी तुलना गर्न सकिन्छ भने यसको निम्ति चैँ समयको बचत छ र जसरी हामीले यो नेटफ्लिक्स् वा प्राइम जस्ता स्ट्रिमिङ सेवाहरू चाहिँ अब यो जुन चाहिँ डाउनलोडहरू हामी सहजै आफ्नो मोबाइलमा डाउनलोड गरेर राख्नसक्छौँ र यसलाई हामी कई पनि पकेट भनौँ न पकेटमा राखेर हिँड्न सक्छौँ र जब पनि हामीलाई ईच्छा लागेअनुसार हामी यसलाई प्रयोग गर्नुसक्छौँ मनचाहेका कुराहरू मनचाहेका कार्यक्रमहरू हामी हेर्न सक्छौँ नेटफ्लिक्स वा प्राइम जस्ता स्ट्रिमिङ सेवाहरूबाट हामी यसबाट धेरै लाभहरू उठाउन सक्छौँ यसलाई परम्परागत केबलसँग सेटेलाइटसँग कसरी टिभीसँग कसरी तुलना गर्न सकिन्छ भने जस्तो कि केबल वा सेटलाइट टिभीहरूलाई हामीले बोकेर हिँड्न सक्दैनौँ र यसका निम्ति कहिले कहीँ यसलाई एकदम त्यो समय अवधिसम्म मात्रै त्यसको काम हुनेगर्छ र त्यसको जुनचैँ भेलिडिटी भनौ सकिएपछि त्यसलाई फेरि पुनरुपमा त्यसमा रिचार्ज गर्नुपर्ने हुन्छ र हामीलाई मनपरेकै कुरा त्यसमा नआउन पनि सक्छ किनकि त्यसमा एउटा च्यानलहरू हुन्छन् र त्यसमा हामीले मनपरेकै कुराहरू नआउन पनि सक्छ कहिलेकाहीँ त्यसको निम्ति हामीले प्रतीक्षा गर्नुपर्ने हुँदछ तर नेटफ्लिक्स वा यस्ता प्राइम जस्ता चाहिँ यस्तो एपहरू हुन् जसमा हामीले जहिले पनि हामीले आफूले मनपरेका कुराहरू खोजेर हेर्न सक्छौँ मनपरेका कार्यक्रमहरू मज्जाले हामीले हेर्नसक्छौँ र यसलाई हामीले पोर्टेबल भएर जहाँ पनि यसलाई हामी बोकेर हिँड्न सक्छौँ हामी बसतिर यात्रा गर्दा होस् या हामी हिँड्दै गर्दा पनि हामीले यसबाट लाभहरू उठाउन सक्छौँ किनकि यसलाई बोकेर हामी हिँड्न सक्छौँ एउटा सानो मोबाइलभित्र नै यो एपहरू अँटाउने हुनाले गर्दा हामीले यसको लाभ जहाँ पनि उठाउन सक्छौँ भने यो टिभीहरू चाहिँ हामीले बोकेर हिँड्न सक्दैनौँ र यो थोडा खर्चालु पनि हुनेगर्दछ